प्रथमतः हाम्रो गाउँमा एउटा खेलकुदको निमित्त एउटा मैदान छन् जहाँ सबै युवादेखि लिएर बालकदेखि लिएर वृद्धावस्थासम्म मानिसहरू फुटबल लाते भकुन्डो खेल्ने गर्दछन् र लाते भकुन्डोको कार्यक्रमको निम्ति समाज साथै युथ तर्फबाट पनि धेरै सहयोगहरू पाउँछौँ हामीले चाख लागेर एकदमै मनोरञ्जनात्मक दृष्टिले त्यो लाते भकुन्डो खेलेको हेर्छौँ र हामीलाई एकदमै रुचिपूर्ण अवस्था पनि लाग्छ त्यस समयको क्षणहरू र त्यो लाते भकुन्डो खेल्दा हामी मनोरञ्जन साथ एकअर्काको खेलाडीहरूको हौसला बढाउने गर्दछौँ र यदि हाम्रा आफ्ना दाजु भाइ कोही लाते भकुन्डो खेल्दैछन् या यदि उनीहरूले गोल हाल्यो भने हामी एकदमै चिच्याएर उनीहरूको हौसला बढाउनेतर्फ लाग्दछौँ र त्यसरी नै यही हो हाम्रा मैदानमा भएको लाते भकुन्डो